मलाई आफ्नो बारीमा आफैले रोपेको बाली बिरुवाहरू फुलेको फलेको देख्दाखेरि आहा लु यसले त फुल्ने रहेछ हौ फल्ने रहेछ हौ चराचुरुङ्गी पनि रमाउने रहेछ अनि अलिक तयारी भयो भने केटाकेटीले टिपेर खाने रहेछन् र यो छिप्पियो भने बिउ पनि राख्दा हुने रहेछ भन्ने मलाई आशा लाग्छ खुसी लाग्छ तर कति कुरा भनेदेखि घामपानीले मौसमको फेरबदलले ती रुखपात आ त्यो फलफुलहरू कुहिइदिँदा झरिदिँदा र आफूले थाङ्ग्रा घोचा गोडगाड समयमा गर्नु नपाउँदा चाहिँ आफैलाई अलिक विस्वाद चाहिँ लाग्छ तर भए पनि निकै सजिलो चाहिँ मलाई लाग्छ